यो ओप्पो एफ ट्वेन्टी थ्री त निकै आ दामी निक्लेको रहेछ नि यो त यो पछाडिको क्यामरा पनि हो ठुल्ठुलो खालके हो आँखा जस्तै हो माछाको आँखा जस्तै ठुल्ठुलो दामी हो मेगा पिक्सेल्स पनि दामी फोटोको क्वालिटी पनि दामी आउँदोरहेछ भिडियो पनि फोर केमा खिचिँदोरहेछ हो अन्तखेरि यो स्क्रिन पनि एमुलेट डिस्प्ले रहेछ होइन अन्तखेरि र्याम पनि मजाको होइन यो फोर जिबी र्याम हो एकदम गेमिङ फोन रहेछ हो अन्तखेरि अगाडिको फ्रन्ट क्यामरा पनि मजाको होइन ट्वेन्टी मेगा पिक्सेल्सहरूको होइन साउन्ड क्वालिटी पनि दामी स्लिम फोन पनि स्लिम साइडमा फिङ्गर सेन्सर पनि रहेछ हो अन्तखेरि स्क्रिन पनि मजाको रहेछ चिटिक्कै परेको होइन एमुलेट डिस्प्ले विद गोरिला ग्लास हो अन्तखेरि यसमा चाहिँ फ्री चाहिँ पनि पाइँदोरहेछ अब यो कभर पनि फ्री पाउँदोरहेछ हो चार्जर एउटा फ्री पाउँदोरहेछ अन्तखेरि हेडफोन पनि फ्री पाउँदोरहेछ हो अन्तखेरि यसमा भिडियोहरू के अरे राम्रै क्वालिटीको भिडियोहरू क्या एउटा सर्ट भिडियोहरू बनाउनुसक्ने खालके किसिमको रहेछ गेमिङ होइन मजाको राम्रो अन्त यसमा चाहिँ भिडियो एडिटिङ साउन्ड रेकर्डिङहरू राम्रो हुन्छ होइन त्यसमा थ्रिडी भिडियो फोर के भिडियोहरू पनि मजाले स्मुथली चल्छ अन्त यसको रु र्याम चाहिँ सिक्स मेगा पिक् ए सिक्स मेगापिक्सेल्स अन्तखेरि रोम चाहिँ यसको हन्ड्रेड फिफ्टी जिबी छ हो